नाच्यो भने चाहिँ स्वास्थ्य राम्रो हुन्छ किनभन्दा नाच्दाखेरि हामी खुट्टा हातहरू यताउता पार्नुपर्छ हल्लाउनुपर्छ तडकभडक गर्नुपर्छ यताउता तन्किनुपर्छ नाच्दाखेरि चाहिँ अन्त अन्त नाच्नुको नाच्नु नाच्नु चाहिँ स्वास्थ्यकोलागिन् राम्रो हो हामी नाच्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ हाम्रो अन्त फेरि मान्छेले पनि नाचेको हामी मनपराउँछ मान्छे कहाँ कहाँबाट नाचेको हेर्नु आउँछ र टिभीमा पनि नाचेको देखाउँछ अन्त कतै प्रोगाम भइहाल्यो भने पनि त्यहाँ पनि नाचिरहेको हुन्छ मान्छे कहाँ कहाँबाट मान्छेहरू नाचेको हेर्न आउँछ अन्त फेरि नाच्नु पनि राम्रो हो अन्त त्यसले स्वास्थ्यलाई पनि हानी गर्दैन स्वास्थ्य राम्रो बनाउँछ त्यसले हाम्रो यताउता हल्लिँदा खुट्टा हातहरू हल्लाउँदाखेरि स्वास्थ्य राम्रो हुन्छ त्यसले गर्दा नाच्नु चाहिँ सबैभन्दा राम्रो हो मलाई त मनपर्छ नाच्नु अन्तफेरि नाचेको मान्छेले नाचेको हेर्दा तिनीहरूले पनि मनपराउँछ नाचेकोहरू अन्तफेरि नाच्नु पनि एउटा राम्रो हो स्वास्थ्यको लागि राम्रो हो मान्छेहरू कहाँ कहाँबाट हेर्नु आउँछ नाचेकोहरू अन्त टिभीमा पनि देखाउँछ नाचेकोहरू